म भ्रमणमा चाहिँ पाहाड र ऐतिहासिक ठाउँहरू जान रुचाउँछु पाहाडको प्राकृतिक सुन्दरता मलाई धेरै मनपर्छ र त्यसै कारण मलाई त्यहाँ जान मनपर्छ जस्तै सन्दकपू भ्रमण गर्नका निम्ति उचित समय अथवा महिनाहरू हो नोभेम्बरदेखि अप्रेल हो र नोभेम्बरदेखि जनवरी या फेब्रुअरीसम्म त्यहाँको डाँडाकाँडाहरू हिउँले ढाकेको हुन्छ र त्यो देख्दा मनमा धेरै आनन्द अनुभव हुन्छ र मार्च र अप्रेल महिनामा चाहिँ त्यहाँका डाँडाकाँडाहरू गुराँसले ढकमक्क ढाकेको हुन्छ र त्यो दृश्य हेर्नमा धेरै मनमोहक हुन्छ र त्यसै कारणले गर्दा मलाई पाहाड घुम्न जान अथवा पाहाडको भ्रमण गर्न धेरै मनपर्छ र अर्को मलाई ऐतिहासिक ठाउँहरू पनि भ्रमण गर्न मनपर्छ र त्यहाँको अथवा त्यस ठाउँको ऐतिहासिक महत्त्व र साथै इतिहासबारे पनि जानकारी जानकारी अथवा जानकारी बटुल्न अथवा सङ्कलन गर्न मलाई मनपर्छ